मलाई स्कुलमा इतिहास साह्रै नै मन पर्थ्यो पहिल्यैदेखि इतिहास किनभने अब इतिहास भनेको इतिहासै हुन्छ धेरै नै मजा आउँछ इतिहास पढ्न पहिला कस्तो थियो त्यस्तो थियो अरे उस्तो थियो अरे भनेर त्यो कहानी नै बेग्लै के मजा त्यसको के भन्नु अब क्लासमा बसिरहँदाखेरि अब इतिहास पढ्न जत्तिको मजा अरू केही पनि आउँदैन जस्तो लाग्थ्यो मलाई र अहिले पनि मजा लाग्छ इतिहास पढ्न किनभने अब पहिला जब हाम्रो पुर्खौलीहरू कसरी बढेर अहिले योसम्म पुग्यो पहिलाको टेक्नोलोजी कस्तो थियो त्यति बेला कसरी मान्छेहरू बसोबास गर्थ्यो अनि अहिले कसरी बसोबास गर्छ त्यो इतिहासहरू जुन चाहिँ छ धेरै नै रमाइलो लाग्थ्यो र रमाइलो गर्थ्यौँ स्कुलमा अब जब पनि अब इतिहासको क्लास हुन्थ्यो अब हामी मलाई त्यसै नै पनि अब एक्साइटमेन्टले भरिहाल्थ्यो के बसिहाल्थेँ नभए हो भने अब अरू क्लासतिर निदाइपठाउने त्यस्तो हुन्थ्यो तर अब जुन चाहिँ इतिहास भनेपछि चाहिँ मलाई त्यसै नै इन्ट्रेस्ट लागिहाल्ने बसिहाल्ने त्यसको त्यसको कुरै बेग्लै थियो अनि अनि मलाई जब पनि पढ्न पाउँथे इतिहासको बारेमा अब जब त्यो वर्ल्ड वार्स भएको कुराहरू जब ब्रिटिसले इन्डियालाई रुल गरेको कुराहरू कसरी इन्डियाबाट भारतले भारतमा जब महात्मा गान्धीले त्यो लडाइ कसरी लड्यो त्यो कहानीहरू जत्ति पनि थियो पढ्नमा सुन्नमा धेरै नै मजा र घुम्न पनि जान मन छ धेरै इच्छा छ अब त्यो जग्गाहरू जुन चाहिँ अहिले पनि छ एक्जिस्ट गर्छ जब महात्मा गान्धीहरूले त्यो जुन जग्गा लडे्को जग्गा उनीहरू बसेको जग्गा अनि अहिले पनि पढ्छु धेरै इतिहासको कुराहरू इतिहासको किताबहरू अन्त इभन अहिले पनि क्लासतिर बस्दाखेरि इतिहास भनेपछि त्यसै नै मजा लागिहाल्छ अन्त अब रमाइलो भन्ने चिज नै त्यही छ अब रमाइलो लाग्छ भन्नु नै अब इतिहासमा रमाइलो नै बेग्लै हुन्थ्यो र हुन्छ पनि अहिले पनि अन्त साथीहरूसँग बस्दाखेरि अब इतिहासको कुरा गर्दाखेरि जब पनि बस्छु ठुलो मान्छेहरूले अब इतिहासको कुरा गर्छ यहाँको जीन्दगीमा यस्तो भएको थियो अरे पहिला उस्तो भएको थियो अरे भन्दाखेरि अब अहिले हेर्दाखेरि त्यो कुराहरू छैन तर पनि त्यो कुराको सुन्दाखेरि न त हामीले नदेखेको कुराहरू उनीहरूले बताउँदाखेरि सुन्नुको सुन्नु मजा लाग्ने रमाइलो लाग्ने र यदि अब अहिले पनि इतिहासमा मलाई धेरै इन्ट्रेस्ट लाग्छ र पछि गएर भएछ भने म त्यही इतिहासको खोजिमा जान मलाई मनपर्छ घुम्न जान मन लाग्छ त्यो ऐतिहासिक अब हिस्टोरिकल प्लेसेसहरू जुन चाहिँ छ घुम्न जान मन लाग्छ मलाई र अनि त्यो पुरानो चिजहरूलाई खोजि गर्न धेरै नै इच्छा लाग्छ र खोज्ने गर्छु पनि कोही कोही बेला अब पाउने केही पाउँदिन तर पनि खोज्ने कोसिस गर्छु घुम्नुमा धेरै नै इच्छा लाग्छ अन्त यति नै हो अब बेसी अरू इतिहासको मलाई स्कुलमा भनेपछि त्यही हो इतिहास सबैभन्दा राम्रो लाग्थ्यो रमाइलो लाग्थ्यो र अहिले पनि रमाइलै लाग्छ